ओई सुन्न न मैले एउटा सर्ट किनेको थिएँ कि लाइफ स्टाइलबाट अनि अब कस्तो मजाको सर्ट नि अब धुँदाखेरि कलरहरू नजा नजाने धुँदाखेरि पनि नतन्किने खालके हो अनि गरममा पनि अब शीतल हुने जाडोमा पनि ठिकैकै अब राम्रै हुने अनि के भन्छ त्यो अनि प्राइज पनि कस्तो रिजनेबलहरू हो कि तँ पनि किन्न ल म गइदिन्छु नि तेरो साथी अब म गयो भने अलिकति घटाइ पनि दिन्छ चिनेर मन्छे हो अनि घटाइ पनि दिन्छ जाउँ न ल तँ पनि किन न त्यहीँबाट तँ किन्दाखेरि म मलाई भन न म तेरो साथी गइदिन्छु नि ल